ए हजुर को बोल्नुभएको झालमुरीवाला यहाँ हजुर तपाईँलाई चाहियो भने भन्नुहोस् ए यहाँ भेराइटीको झालमुरी पाउँछ अन्त अनि अहिले तपाईँहरू चाहिँ कहाँ हुनुहुन्छ यता अलिपुर भिजिट गऱ्यो भने यहाँ खाएर जानुहोला ए अनि कहिले आउनुहुने डिसाइड त गरेको होला नि ए हुन्छ नि अनि अस् तपाईँ पहिला पनि आउनुभएको थियो हो त्यहाँ अनि रिभी यो बताउनुहोस् न कति मन कस्तो मनपऱ्यो कति मनपऱ्यो रे यो फिडब्याक दिनुहोस् न

ए अन्त यहाँ अहिले फेरि नयाँ नयाँ झालुमरीको आइटमहरू बनाउँदैछ त एक्सपिरिमेन्ट गर्नुको लागि कस्टमरहरूलाई सोध्नुको लागि कस्तो टाइपको झालमुरीहरू पाउँछ भनेर अन्त तपाईँको रे फिडब्याक साह्रै मनपऱ्यो अनि अगर तपाईँको साथीहरूलाई पनि खानु इच्छा छ भने उनीहरूलाई पनि बताइदिनु होला कि यता राम्रो राम्रो यता हाम्रो यता राम्रो झालमुरी पाउँछ भनेर यता कतै आयो यतापट्टि आयो भने क किनिदिनु होला ए थ्याङ्क्यु